मेरो बगानमा काम गर्छु बगानको काम छ यहाँ हाम्रो परिवार छजना छ मेरो दुई छोरा बुहारी नाति हामी बुढाबुढी दुईजना छौँ बगानमा मेरो दुई सौ बिस रुपियाँ हाजिरी छ मेरो छोराहरूको पनि सानो छोरा कलेज गरिरहेको छ अहिले नोकरी भएको छैन ठुलो छोराको यसै बाहिरतिर काम गर्छ चल्नु चाहिँ अब त्यतिकै घर खर्च जसोतसो चलिरहेको छ मेरो कामले अँ त्यतिकै चलिरहेको छ